यहाँ जीवनमा बिजुली निर्भर छ बिजुली सबै कामको लागि बिजुली चाहिन्छ खाना बनाउनुदेखि लिएर लुगा आइरन गर्नुदेखि लिएर फोन चार्जिङ गर्नुदेखि लिएर सबै कुरामा बिजुली निर्भर छ बिजुली नहुँदाखेरि हामीलाई अलिकति प्रब्लम हुन्छ यहाँनिर सबैको घरमा इन्भर्टर त छैन हामीलाई अलिकति प्रब्लमै हुन्छ